हातले बनाएको कपडाहरू चाहिँ एकदमै हाम्रो पहिलादेखि नै ट्रेडिसनल कपडाहरू हुन्थ्यो र अहिले चाहिँ त्यो प्राय पाउँदैन र मानिसहरू एकदम त्यो इन्डसट्रियल उयो भएर चाहिँ सबै रेडिमेटहरू आउनथाल्यो कपडाहरू पनि त्यही भएर मानिसहरूले सबैले रेडिमेट किन्नथाले र विलुप्त हुँदै गयो हातले बुनेको कपडाहरू र प्राय ले बुन्दैन पनि र त्यही भएर नै सबै अहिले कसैले अब हातले बुनेको बेच्दैछ भने मानिसहरूले सबैले मनपराउँछन् त्यही कपडाहरू नै किनभने त्यो चाहिँ अब एकदम हातले बुनेको एकदम अर्कै स्टाइलै त्यसको अर्कै हुन्छ र त्यसको क्वालिटी पनि अर्कै हुन्छ एकदमै त्यो त्यो रेडिमेट चाहिँ तपाईँको मिहिन हुन्छ एकदम माइनर माइनर उयो थ्रेड्सहरू हुन्छ र हातले बुनेकोमा चाहिँ त्यस्तो हुँदैन डिटेलिङ राम्रो हुँदैन र मानिसहरू त्यही कारण नै मनपराउँछ कि त्यो देख्दाखेरि नै अब त्यो हातले बुनेको थाहा पाइहाल्छ र अहिले फेसनमा पनि त्यही छ र त्यही फेसनले गर्दा पनि मानिसहरूले मनपराउँछन्